दार्जिलिङमा यातायात आवश्यकता पुरा गर्न पर्याप्त श्रोतहरू थप पर्यटक भित्राउनका लागि एउटा मूल कारण चाहिँ ट्राफिक जाम हो जसमा ट्राफिक जामले गर्दा धेरै धेरै नै मानिस धेरै धेरै मानिसलाई टुरिस्टहरूलाई धेरै धेरै नै प्रोब्लम भएर जान्छ यति मात्रै नभएर सिजन टाइममा जति पनि सिलगढीको गाडीहरूले जब कि अढाई सय रुपियाँ भाडा छ भने पाँच सय रुपियाँ भाडा गरेर लिएर जान्छ यही चिजहरूलाई चाहिँ हामीले नै बुझेर नै यहाँ पनि हिल ट्रान्सपोर्टहरूले नै अलिकति भए पनि यो चिजहरूलाई चाहिँ सल्युसन सल्युसन खोज्नुपर्छ एउटा ट्राफिक जाम भयो एउटा पैसा ज्यादा लिने चाहिँ एउटा सल्युसन चाहिँ खोज्नुुपर्छ यति नै हो